हामीले हाम्रो पारम्परिक खानेकुराहरूमा अरे भयो भन्नुपर्दाखेरि चाहिँ हाम्रो कोदो भयो गहुँ भयो यो सिस्नो भयो साग भयो है सिस्नो खा सिस्नोको फुलबाट एकदमै राम्रो हुने गर्छ यो बिमारीहरूमा सिस्नो यो रक्तचाप बढेर गएको हुन्छ उहाँहरूले खानु एकदमै राम्रो हुन्छ अनि कोदो ढिँडो एकदमै आफूलाई पौष्टिक दिने कुराहरू भयो अनि अर्को कुरा मकैको मकैको चामल मकैको चामल पनि मकै उहिलेतिर त मकैहरू नै खाने गर्थ्यो मकै पनि एकदमै राम्रो कुरा हो मकैको चामल खान पनि धेरै नै राम्रो हुन्छ अनि त्यसपछि भयो अर्को कुरा भयो महीहरू हुन्छ दही दुध भयो यो एकदम हाम्रो पारम्परिक खानेकुराहरू फिलुङ्गेको अचार भयो किनेमा त नाकिमा भयो यस्तोहरू सबै हाम्रो पारम्परिक खानेकुराहरू हो है